उपलब्धिहरू मध्येमा मेरो अहिले हालमा मैले सेकेन्ड यो म्यारिड बिहा गरेको बादमा चाहिँ धेरै उपलब्धिहरू गर्न सकेको छु मैले र अहिले मेरो जिन्दगीमा पनि धेरै राम्रो मोडहरू आइरहेको छ र अहिले राम्रोसँगले हाम्रो जिन्दगी मतलब सुचारु रूपले चलिरहेको छ पहिला भन्दाखेरि अहिले धेरै राम्रो उपलब्धिहरू भइरहेको जस्तो लाग्छ मलाई अहिले आउँदो साल यो साल झन् धेरै राम्रो छ अहिले घरी र धेरै नै उपलब्धि हुँदै गएको जस्तो लाग्छ मेरो जिन्दगीमा अहिले हालमा चाहिँ अनि अहिले हाम्रो दुइजनाको परिवार मजाले हामी चलाइरहेको छौँ मजाले चलिरहेको छ अहिले चाहिँ जिन्दगी हाम्रो एकदम धेरै राम्रो र मलाई धेरै गर्व पनि लाग्छ यस्तो भइरहेकाले गर्दाखेरि अहिले धेरै राम्रो छ